त्यसो भने हुँदा म पनि उनीहरूको रेस्पेक्ट गर्छु हालाकि हाइटमा म सबभन्दा ठुलो छु र पनि म सबजनाको रेस्पेक्ट गर्छु ठुलोहरूले सानोहरूलाई थुप्रै कुरा सिकाउँछ हाम्रो जीवनमा हामीले पनि सिक्नु छ थुप्रै कुरा सिक्नुभयो मेरो दाजुले मो मेरो घरमा सबभन्दा जेठा आफ्नो दाजुसित डराउँछु उहाँ म भन्दा ठुलो हुनुहुन्छ म रेस्पेक्ट गर्छु दाजुले सधैँ मलाई राम्रो कुरा सिकाउनुहुन्छ पढ्नुमा ध्यान लगा केटीहरूको चक्करमा नबस् हालाकि म बस्दिनँ तर उनीहरूलाई लाग्छ कि म बस्छ तर म त्यस्तो छुइनँ तर मलाई थाहा छ दाजुहरूले मलाई मेरो राम्रोको लागि भनेको हो अन्त म दाजुको रेस्पेक्ट गर्छु दाजुको रेस्पेक्ट गर्दा मात्रै दिदीहरूले पनि मलाई माया गर्छ कहिले कहिले अलिअलि यताउति दिदीहरूसित मजाक सजाक चल्छ चल्नु पर्छ मजाक गर्नु पर्छ म गर्छु दिदीहरूसित तर दाजुसित त्यस्तो केही हुँदैन दाजुसित हामी फुल्ली रेस्पेक्टफुल बस्नुपर्छ अन्त म बस्छु पनि अनि त्यसैमध्येमा त्यस्तै हुन्छ